यहाँ कालिम्पोङ डिस्ट्रिकभरी चाहिँ उयो बेसी प्राइभेट स्कुलहरू भएर त्यो चाहिँ अब प्राइभेट स्कुल चाहिँ सबै इङ्लिस स्कुलहरू मात्रै छ त्यही भएर चाहिँ अब सबै त्यही भएर नै अब नानीहरू अहिलेको नानीहरू सबै सब प्रत्येक अब जहिले पनि नेपाली केही भा केही बोल्दाखेरि चाहिँ जहिले पनि नेपाली भाषामा बिचमा केही इङ्लिस वर्ड चाहिँ हालेरै इङ्लिस वर्ड हालेर मात्रै बोल्छ एउडान इउडा इङ्लिस वर्ड वर्ड चाहिँ हुन्छै हुन्छ अब इङ्लिस वर्ड चाहिँ हुन्छै हुन्छ अनि त्यही भएर चाहिँ अब पै पिछ पहिलाको अब अहिले अहिलेको नानीहरूलाई चाहिँ अहिलेको नानीहरूको फ्युचर चाहिँ अलिकति अब नेपली भाषामा हुँदैन त्यस्तो छ शङ्का लागेको छ अब किनभने प्रत्येक प्रा अहिलेको नानीहरू सबैजना नेपाली भाषामा बिचमा चाहिँ निकै इङ्लिस वर्ड चाहिँ हालेर मात्रै कम्प्लिट हुन्छ त्यही भएर चाहिँ अब पछिको नानीहरूलाई चाहिँ फ्युचरमा फ्युचरको लागि चाहिँ शङ्का लागिरहेको छ अब अहिलेको नानीहरूलाई त्यो अब नेपाली एउटा नेपाली वर्डको सेन्टेन्स पढ्नु लगायो भने राम्रोसँगले पढ्नु जान्दैन त्यही भएर चाहिँ अलिकति शङ्का छ